म चाहिँ ख्रिस्टियन हो अनि हामी क्रिसमस मनाउँछ पच्चिस डिसम्बरमा हामी बेथलेहम गोठ बनाउँछौँ अनि धुप्पी बेथलेहेम गोठको साइडमा धुप्पी लाउँछौँ अनि तारा घरको माथि तारा झुन्डाउँछ हामीले सेलरोटी घर घर बाँड्दै हिँड्छ सबको अनि क्यारोल खेल्छ सबैजना डिस् डिसम्बरमा तिस डिसम्बरमा हामी चर्च जान्छौँ अनि धुपहरू सबै पुरानु सामानहरू सबै जलाउँछौँ